कार्यस्थलमा हुने झगडाहरू भनेको हाम्रो त अब सिन्डिकेटमा गाडीहरू हराएको हुन्छ अब कोही बेला टुरिस्टहरू आउँछ कोही बेला टुरिस्टहरू आउँदैनन् त्यति बेलाखेरि अब अचानक टुरिस्टहरू आउँदाखेरि कसले लिएर जाने कसको टर्न हो यति बिहानदेखि आएको म म जानु पर्ने पहिला कि त होइन अरू बेला मेरो टर्न आउँछ त्यसरी त्यो त्यही विषयमा झगडा गर्ने गर्छ तर त्यो झगडाहरूले अब हामी बसेर सिन्डिकेटको हेड जो हुन्छ उसँग बसेर अब बात गरेर त्यो जो अगाडि आयो त्यो होइन तर अब त्यहाँको रुल के छ अब फर्स्ट टर्न कसलाई दिएको छ कुन गाडीलाई दिएको छ फर्स्ट टर्न त्यसको हिसाबले हामी काम गर्ने गर्छौँ टुरिस्टहरू आए पनि कि त अब टुरिस्टहरूलाई छानेर अगर आफ्नो नै अब कुनै चिन्ने मान्छे आयो भने चाहिँ त्यो अलग कुरा आएर भन्छन् कि होइन म उहाँसँगै जान्छु भनेर तर अब चिन्ने आएन नचिन्नेहरू आउँदाखेरि चाहिँ अब सिन्डिकेटले नै छानिदिन्छ हो कुन गाडीमा छान्नु चाहिँ सबभन्दा राम्रो हो भनेर चाहिँ